हेलो भन्नुहोस् न हजुर हजुर म त एउटा तपईँको कुनै पनि एउटा उयोमा छु बिरुवाहरू के के अब कसले के चलाउँछ के के खस्छ होइन त्यसको खोजीमा छु अन्त त्यसकै उसमा छु हौ धुनमा छु तपाईँको किन कहाँबाट गर्नु भएको हो गोदाम टोलबाट

तपाईँको अहिले त अब अहिलेको समयमा तपाईँको अब कम से कम नि अब पाँच सौ रुपियाँ त हुनुपर्यो महँगाइअनुलारले होइन अन्त तपाईँलाई बिरुवा चाहिँ के के चाहियो त्यो भन्नोहोस् न मलाई हजुर अन्त तपाईँले कुन प्रकारले दिनुहुन्छ त त्यसो भने एउटा बिरुवाको कसरी दिनुहुन्छ

हजुर होइन अब त्यो कोही बात छैन अब तपाईँलाई पनि अब बिरुवाको काम लाग्छ भने अब चाहिन्छ भने हुनु त अब बिरुवा त एउटा बिरुवाको त खासै त पाँच सौ रुपियाँ हो होइन अँ ठिकै छ तपाईँलाई म साढे चार सौ गरिदिन्छु नि कति लाग्छ होइन त्योअनुसार म दिन्छु नि तपाईँले गर्नुहोस् न आउनुहोस् न मसँग भेट गर्नुहोस् म मिलाइदिइहाल्छु

होइन रोप्ने त अब त्यो त तपाईँको त अब त्यो मेरोबाट लोगेपछि बिरुवा लोगेपछि त अब तपाईँको काम हो त्यहाँनिर बिरुवा मान्छे लगाउनु अथवा तपाईँ घरमा बस्नुहुन्छ भने आफै लगाउने त्योअनुसारको हो

होइन ठिकै छ त्यो बिरुवा तपाईँले अब मेरोबाट लानुहुन्छ भने अब बोक्नेलाई अब मैले कम से कम पनि साढे तिन सौ गरेर त दिनुपर्यो साढे तिन सौ चार सौ गरेर त दिनुपर्यो अन्त मलाई त पोसाउँदैन त हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ